बाल्यकालमा हामी सपरिवारसहित हामी आफ्नो बोजूको घर समर भेकेसनको बेलामा हामी जान्थ्यौँ निकै निकै रमाइलो स्मृति यादहरू छ जो कि म कहिले बिर्सिनु सक्दिनँ मलाई अहिले पनि याद छ हामी एकपल्ट रातिको बसमा हामी चढेर गएको थिएँ ए अन्त बाहिर निकै तुफान आउँदैथ्यो त्यो यात्रा चाहिँ म अहिलेसम्म मलाई त्यो त्यो दिनको यात्रा मलाई अहिले पनि याद छ हामी सपरिवार हाम्रो बोजूको घर जाँदै थिए अनि बाहिर रातिको बेला हामी बस चढेर अन्त निकै निकै नै बाहिर तुफान पानी पर्दैथ्यो

हाम्रो बस पनि निकै राम्रै जाँदै थियो अचानक एकजग्गामा हाम्रो बसको बस रोक्यो किनकि अगाडि निकै ठुलो रुख झरेको रहेछ अन्त त्यसलाई त्यो रुखलाई क्लियर गर्दा गर्दा कम से कम भन्दा पनि तिनचार घन्टा जस्तो त लाग्यो हामी गाडीमै थिएँ बाहिर निस्किनु पाएको थिएन हामीलाई भोक अन्त निकै असुविधाहरू पनि भइरहेको थियो त्यो त्यो यात्रामा चाहिँ सबभन्दा यादगार अब यादगार पल भनेको चाहिँ सबै परिवार सँगै थियो हामीले घरबाटै केही न केही अलिअलि खानेकुराहरू पनि बोकिरहेको थियो अन्त त्यति बेला नै अचानक मेरो दिदीलाई पनि निकै अलिकति अलिकति बिसन्चो भयो बाटोमा अन्त त्यति बेला हामी अलिकति नर्भस थियो अन्त जस्तै फेरि तिन घन्टा पछि त्यो बाटो क्लियर भयो अन्त फेरि हामी आफ्नो रास्तापटि लागे आफ्नो जर्नीपटि लागे अन्त जहाँ हामी चौध फोर्टिन आवर्समा पुग्ने त्यति बेला हामीलाई निकै टाइम लाग्यो लगभग हामीलाई उन्नाइस घन्टा जस्तो हामीलाई लागेको थियो त्यसले गर्दा हाम्रो जुन चाहिँ स्टपेज थियो त्यो निकै नै थियो अन्त हामीलाई धेरै असुविधा भयो बाटोमा तर त्यो पल मलाई निकै नै याद आउँछ किनकि हामीले त्यो जर्नी कसरी हामीले सबै सँगै परिवारसँग हामीले बिताएँ त्यो चाहिँ कहिले बिर्सिनु सक्दैन अन्त हामी हर हरेक साल हामी आफ्नो बोजू घर समर भेकेसनमा हामी जान्थेँ अन्त त्यहाँ हामीले धेरै भन्दा धैन इन्जोई गर्थेँ त्यो पलहरू निकै नै याद आउँछ यहाँको सबभन्दा फेमस हामीले सबभन्दा त्यति बेला बेसी गरमको सिजनमा आम हुन्थ्यो अन्त आमहरू निकै हामीले खान्थ्यो त्यति बेला जो कि मेरोम एउटा फेभरेट फ्रुट हो मलाई मनपरेको अन्त जो बोजूसँग हामीले याद

बिताएको समयहरू त्यो अहिले पनि हामीलाई मलाई त निकै नै याद आउँछ यही एउटा थियो जुन चाहिँ यो बाल्यकालमा गरेको एउटा यस्तो यात्रा हो जो मैले हमेसा मलाई यसको स्मृति सदा आइरहन्छ